अस्ति भर्खरै मैले लिएको एउटा प्रडक्ट र जुन चाहिँ थियो पेन्ट ओके सो त्यो पेन्ट भनेर दिएको कलर्सहरू होइन डिफरेन्ट कलर्स कलर्सको भेरिएसन् एकदमै भिन्दै भिन्दै थुप्रो रूपमा थियो त्यो मलाई एउटा त्यो प्रडक्टको राम्रो लाग्यो र पेन्ट गर्दा पनि एकदमै इजिली होइन एकदमै स्मुथ फ्लो हुने एकदमै अब पेन्ट गर्दाखेरि एकदमै मजा आउने आफूलाई त्यो पेन्ट गरिरहुँ जस्तो लाग्ने होइन त्यो पेन्टको कारण मैले मेरो आफ्नो कलाहरूलाई प्रदर्शन गर्न सकेँ त्यो थियो एउटा पोजिटिभ अनि एकदमै त्यो युज गर्दा पनि हुन्छ नि अब पेन्ट गर्दा ब्रस गर्दा पनि एकदमै राम्रोसँगले स्मुथली फ्लो भएको र एकदमै राम्रो लाग्ने